टुरिज्म फेस्टिवल सिलगढी अब धेरै सुनिएको अनि धेरै घुमिएको जग्गा हो जुन चाहिँ सिटी सेन्टरमा लाग्नेगर्छ हो त्यो चाहिँ एउटा फेस्टिवल हो जहाँनेर चाहिँ डिफरेन्ट डिफरेन्ट स्टेटबाट चाहिँ मान्छेहरू आउँछन् अनि आफ्नो आफ्नो जग्गाको ब्युटिनेस अनि आ आफ्नो जग्गाको बारेमा धेरै एक्सप्लोर गर्ने कुराहरू मान्छेहरूलाई चाहिँ अब कुरा गर्छन् त्यसको बारेमा चाहिँ अब उनीहरूलाई इन्फर्म गर्छ अर्को चाहिँ एउटा हाम्रै गोरुबथानमै जुन चाहिँ एउटा फुड फेस्टिवल भएको थियो हौ त्यो फुड फेस्टिवलमा चाहिँ मलाई लाग्छ त्यहाँनेर जब मान्छेहरू आउँछ तब चाहिँ तब चाहिँ हाम्रो गोर्खाली खानाहरूको बारेमा धेरै जानकारी पाउँछन्